हेलो हजुर

ए बिग्रिन्दैछ त के गर्दैछ रहेछौ केटाकेटीहरूले सिग्रेट बिडी रमरक्सीहरू खाँद रहेछ ए ए हजुर हजुर यसको लागि चाहिँ खासमा हामीले प्रोग्राम गर्दै नै छ गाउँ गाउँमा ठाउँ ठाउँमा विशेष गरी हाम्रो यो चियाकमानतिर कि गाउँ बस्तीमा अन्त आ मेरो टिम पनि छ अन्त अहिले चाहिँ हाम्रो त्यो रिसोर्स पर्सन चाहिँ दुईजना एउटा सर र एउटा म्याम थियो उनीहरू चाहिँ अहिले छुट्टीमा छ बाहिर जानु भएको रहेछ त्यही भएकोले गर्दा त मैले गाउँमा गर्नु नसकेको नभए अस्ति नै हुने थियो तपाईँको हाम्रो जनवरीतिरै हुने थियो कि अन्त अब त्यही त हो केटाकेटीहरू अब खै के भन्नु अब अब म त केटाकेटीलाई मात्रै नभएर ठुलो मान्छेलाई पनि एकताल राखेर चाहिँ त्यसरी नै सेमिनारहरू गराउनु भनेर सोच्दैछु किनभने घरबाट पनि हो नि त कतिवटा त होइन हाम्रो बाउआमाहरू दु ख गरेर बगानमा हजुर दु ख गरेर बगानमा हिँड्छ त्यो अलिअलि पाएको पैसा छोराछोरी पढाउँदा रम रक्सी खाँदा ठिक्कै अन्त त्यहीबाट सिक्दै जाँदै छ केटाकेटीहरू अन्त यिनीहरू हजर अलिकति यो बारेमा चाहिँ बझाउनु पढाउनु चाहिँ पर्ने हो र अलिकति ढिलो भइरहेको छु हौ म कि

ए हुन्छ त्यही त अब यो त एकताल गरेर हुँदैन हामीले त नभएको पनि एक महिनामा दुई तिनताल गर्नु पर्ने रहेछ जस्तै आज बाउआमासँग त्यो बसेर सेमिनारहरू गर्यो काउन्सिलिङ गर्यो त्यहाँदेखिको चाहिँ भोलिपल्ट छोराछोरीसँग त्यसो गर्दै सुरुसुरुमा चाहिँ हामी महिनामा तिनताल जस्तो गरौँ न भ्याउँदा भ्याउँदा बगानसगान छुट्टी भइसकेपछि हो अन्त म त्यही त मेरो त्यो दुईजना सर र म्याम आइसकेपछि चाहिँ म भन्छु खबर गर्छु त्यहाँदेखि चाहिँ राखेर गरौँ तपाईँ पनि यसो गाउँमा को कोलाई भेट्छ हो यसो भनिदिनुहोस् न मैले हजुर अन्त म पनि भेट्ने जतिलाई भन्छु त्यहाँदेखि चाहिँ त्यो सर र म्याम आएपछि चाहिँ एउटा डेट फिक्स गरेर चाहिँ हामी बसौँ न ल हजुर हुन्छ हुन्छ भन्नुहोस् न त्यसै गरेर अब एक दुईजना एक दुईजना गर्दै नै सुरु गरौँ त्यस्तो अरू गाउँतिर त गर्दै थियौँ अब अहिले त्यस्तै छुट्टी पर्यो फेरि नयाँ वर्षको अन्त घुम्नु डुल्नु यता उता गरेर चाहिँ हुन्छ म तपाईँलाई बिचमा फोन गर्छु नि ल